मलाई सबैभन्दा बेसी मन पर्ने चाहिँ अब यो डोरेमोन हो होइन अब डोरेमोन मात्रै हेर्छु म प्राय जस्तो चाहिँ किनभने मलाई सानै देखिको हेरेर सानैदेखि अब अब डोरेमोन नै मन पर्छ होइन डोरेमोनमा चाहिँ क्यारेक्टर छ अब नोबिता डोरोमोन होइन सिजुका जियान सुनियो होइन अन्त डोरेमी मलाई चाहिँ डोरेमोन पुरा मन पर्छ होइन अब डोरेमोन चाहिँ अब सानै देखिको हेरेर होला होइन सानोमा हेरेकोहरू पनि याद आउँछ आफूलाई होइन त्यसै कारण मलाई चाहिँ डोरेमोन चाहिँ पुरा मन पर्छ म डोरेमोन मात्रै हेर्छु